नवजात शिशुको पहिलो वर्षमा मनाइने विभिन्न रीति रिवाज मध्ये न्वारन हो फर्स्ट है पहिलो न्वारन कसैले मनाउँछ सात दिनमा कसैले मनाउँछ एघार दिनमा है आफ्नो आफ्नो कसैले पण्डित बोलाएर नयाँ शिशुको नामकरण गरिन्छ कसैले बाहुन बोलाएर नाम राख्छ अनि त्यसको त्यसको साथ साथमै नानी छ महिना पुग्छ छ महिनासम्म नानीले अन्न खाएको हुँदैन है त्यही भएर चाहिँ अब नानीलाई चाहिँ अब भात खल खुवाइ भन्छ त्यो पनि सेम कसैले लामा बोलाएर गर्छ कसैले पण्डित बोलाएर गर्छ अनि नानीलाई टिका सिका लगाइदिएर टिका लगाइदिएर चाहिँ नानीलाई चाहिँ अब अन्न भात खुवाउछ नानीलाई त्यहाँदेखि त्यो पनि एउटा रीति रिवाजै हो एउटा त्यहाँदेखि त्यसको लगत्तै छ महिनामा चाहिँ कमप्लिट एक वर्ष हुन्छ एक वर्ष भएर चाहिँ ठुलो अब नानीको बर्थडे जन्मदिन मनाइन्छ त्यसमा चाहिँ अब केक काटेर इष्ट मित्र नानी सानो सानो केटाकेटी बोलाएर केक काटेर टिकाहरू लगाइ केक खुवाइ आशिर्वाद दिन्छ ठुलो बडाहरूले त्यही हो